पश्चिम बङ्गालमा स्वास्थ्य सेवा प्राप्त गर्न मानिसहरूले धेरै चुनौतीहरू झेल्नु परिरहेको छ छ यस्तो है र कोही स्थान छ जहाँ त्यसको सुविधा पाइरहेको कुनै यस्तो स्थान छ जहाँ धेरै भन्दा धेरै नै र विशेष जुन जगामा हामी बस्छौँ जुन स्थानमा हामी छौँ है विशेष हामी चाय श्रमिक भनौँ है हामी टी गार्डन लेबर हौँ र टी गार्डन लेबर एरियामा यो धेरै भन्दा धेरै समस्या हो अहिले देखा परिरहेछ विशेष स्वास्थ्य रूपमा चाहिँ स्वास्थ्य यदि स्वस्थतालाई हेर्नु गएछ भने चाहिँ धेरै समस्याहरू अहिलेसम्म झेल्नु परिरहेको छ किनकि हामी जब हामी जान्छौँ है स्वास्थ्य केन्द्र र हामीहरूले डाक्टर पाएछ भने पनि है र त्यसमा जो एउटा रोगीलाई लाग्नु पर्ने जुन दबाईहरू हुन्छ है दबाईहरू हुन्छ त्यो दबाईहरू प्रशस्त मात्रमा पाइँदैन र विशेष त्यसलाई चाहिँ हामीहरूले के देखेको छौँ भन्दाखेरि चाहिँ त्यसलाई डाक्टरले इङ्ग्लिस भाषामा बोल्नु गएछ भने चाहिँ प्रेसक्राइब भन्छ है त्यो प्रेसक्राइब गरेर चाहिँ हामीहरूलाई अन्य ठाउँमा हामीलाई पठाइदिन्छ अन्य दबाई केन्द्रमा भनौँ वा फार्मेसीमा जहाँ गएर चाहिँ हामी यदि दबाई लिने गर्नु पर्छ र जसको गोजीमा अलिक भरिलो पैसा छ उहाँले किन्नु सक्ने र जसकोमा छैन उहाँले आधा किनेर आउने अथवा ज ज सरकारीले जो दबाई दिएको छ त्यसलाई नै हामी उपयोग गर्ने गर्छौँ यसले गर्दा स्वास्थ्यमा धेरै नै समस्याहरू आइरहेको छ र विशेष खैली कहिले काहीँ हामीले पाउँछौँ है स्वास्थ्य केन्द्र हामी जान्छौँ र हामी जाँदाखेरि स्वास्थ्यसेवा केन्द्रमा विशेष जो कर्मचारी हुन्छ जो कर्मचारी हु हुनु पर्ने त्यो हामीहरूले पर्याप्त मात्रमा पाउँदैनौँ र त्यसले गर्दाखेरि पनि सही र छिटो समयमा त्यो एउटा भन्छ नि तत्काल जाँच नभएकोले गर्दा धेरैले यस्तो भोग्ने गरेको छ देखेको छौँ हामीहरूले र विशेष हामी जुन स्थानमा बस्छौँ त्यो विसेक हामीहरूले त यहाँबाट त्यो सुविधाहरू पाइरहेको छु भनौँ तर अन्य यस्तो ठाउँ छ जहाँ एक दुइवटा खोला नाला काटेर है स्वास्थ्य केन्द्र आउनु पर्छ र त्यहाँहरूको समस्या अझ अझ नै गम्भीर छ त्यो उदाहरण दिन चाहन्छु त्यो ठाउँ हो पाना पाना बगान भनौँ है राङामाटी जसलाई हामी भन्ने गर्छौँ दुइवटा खोला नाला तरेर है र बर्खाको समयमा र बर्खा झरीमा अझ उहाँहरूलाई दुःख भइरहेको हुन्छ कति कष्ट हुन्छ उहाँहरूलाई त्यस्तो धेरै उदाहरण देखेँ त्यस्तो छ ठाउँहरू त्यस्तो बगानहरू छ बगानेहरू छ जहाँहरूलाई आफ्नो जीवनको लागि दिन रात यसरी लड्नु परिरहेको छ र विशेष स्वास्थ्य केन्द्रमा उहाँलाई कति खाँचो भइरहेको छ र अहिले पनि हाम्रो राज्य स्तरमा जो हुनु पर्ने है एउटा स्वास्थ्य जो सुविधाहरू जो हामीले पाउँछौँ त्यो यदि हाम्रो ब्लक एरियामा पनि भइदिए भने किनकि हामीलाई अझ राम्रो हुन्थ्यो किनकि हामीहरूलाई यहाँदेखि हामीलाई आज कुनै यस्तो तत्कालिक रोगीलाई लिएर जानु छ भने हामीहरूले एक घण्टाको रास्ता बाटोलाई हामीले नाघेर हामी अघि बढ्नु पर्छ एक घण्टा वर नाघेर हामी जाँदाखेरि चाहिँ कहिले कसो के हुन्छ गम्भीर रोगीहरू जो गम्भीर रोगीहरू छ उहाँहरू जाँदा जाँदै आधा बाटोमा नै उहाँहरूको देहान्तहरू भएको हामीले देखेको छौँ विशेष यसमा धेरै बेसी विशेष रोगीहरू जो चाहिँ एकदम साह्रो परेको छ उहाँ रोगीहरू विशेष ती गर्भवती महिलाहरू जसलाई एक घण्टाको बाटो नाघेर जानु धेरै कष्ट हुनेछ किनकि यदि उहाँहरूलाई लेबर पेनमा यदि उहाँहरूको बच्चा हुन्छ भने साधारण तरिकाले त्यो सही सही तरिकाले हुन्छ भने यहाँ हामी लोकलमा गर्नु सक्छौँ तर जब आउँछ उहाँहरूलाई चिरफार यानि सिजरको रूपमा यदि उहाँहरूलाई के हरे बच्चालाई निकाल्नु छ भने चाहिँ उहाँहरूलाई एक घण्टाको बाटो नाघ्नु छ एक घण्टाको बाटो नाघ्दा नाघेर त्याँ हामीले त्यहाँ डिस्ट्रिक्ट हस्पिटल पुग्नु पर्छ यदि त्यो सुख सुविधा यदि हामीले ब्लकमा आज पाउँछौँ यदि हाम्रो स्वास्थ्य केन्द्रमा यदि हामीले पाउँ पाउँछौँ भने चाहिँ त्यो अझ राम्रो हुन्थ्यो र यो चाँडो भन्दा चाँडो यो स्वास्थ्य विषय लिएर चाहिँ यदि सरकारले यदि गर्दैछौँ भने चाहिँ ग गरिदिएछ भने चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने चाहिँ हामीलाई लाग्छ यो स्वास्थ्यको सुविधा पाउनु छ भने र विशेष अहिले पनि स्वास्थ्य लिएर चाहिँ हाम्रो राज्य पछाडिए पनि हामीलाई लाग्छ विशेष हामीहरूले भुक्तभोगी चाहिँ हामीहरू बगानेहरू छौँ जहाँले चाहिँ सही र समयमा है रोगको निवारण नहुनु पाउने नपाउनुले गर्दा धेरै परिवारहरू धेरै घरहरू यसरी नराम्रो चपेटमा परेको हामीले देखेको छौँ र धेरै यस्तो चुनौतीहरू छ जसमा हामी बाटो घाटो भनिहाल्यौँ है बाटो घाटो विशेष बाटो घाटोको यदि सुविधा राम्रो भयो भने आज त्यो रोगीको ज्यान बाच्नेछ है त्यो परिवारमा एउटा खुसी आउने छ र यस्तो धेरै धेरै समस्याहरू पनि छ सो यही छ र यही मेरो आफ्नो वक्तव्य यही मेरो विचार